तपाईँको साथीभाइ र परिवारका कोही पनि कुनै इच्छुकहरू छ भने पनि यहाँनिर अहिले धेरै जसो यो कालेबुङमा हाम्रो यो ठाँउमा धेरै स्पोर्टसको एउटा हामीले एउटा उयो स्कुलमा राखिदिएको जस्तै कराटे ब्याडमिन्टन मार्सल आर्टहरू जस्तै यिनीहरू पनि दिएको छ फुटबलमा खेल्ने आज मेला ग्राउन्डमा पनि फुटबल सिकाइने गर्छ यो कुमदिनी स्कुलमा एउटा स्पोर्टस क्लब खोलेर उनीहरूलाई एउटा एकाडमी बनाएको छ र उनिहरू यसरी नै यसरी गर्नु पनि स्कुल स्कुलमा गएर उनीहरूले गर्नु सक्नु हुनेछ